र सेल्फ हेल्प ग्रुपमा चाहिँ है एकमदै राम्रो हुन्छ हाम्रो महिलाहरूले आमाहरूले चाहिँ एकदमै राम्रो गरिरहनुभएको छ है उहाँहरूलाई उन्नति भइरहेको छ प्रगति गरिरहनुभएको छ उहाँहरूले सेल्फ होल्प ग्रुपद्वारा है र उहाँहरूलाई चाहिँ गभर्मेन्टले चाहिँ एकदमै राम्रो गरिराखेको छ र चाहिँ के चाहिँ फाइदा हुन्छ भन्दाखेरि चाहिँ हामीले जुन चाहिँ त्यो महिनापछि दिएको पैसा हुन्छ त्यो लोनमा निकाल्नु पर्दा चाहिँ हामीलाई इन्ट्रेस्ट भए पनि सस्तो पर्ने र हामीले धेरै लोन निकाल्नु पनि सक्छौँ त्यही फाइदा लाग्छ मलाई चाहिँ